विधार्थी केटीहरूलाई साइकल र ल्यापटप दिनाले स्कुल आउ जाउ गर्न अनि इन्टरनेटमा धेरै विषयहरूको जानकारी लिनु फायदा पुग्छ केटीहरूले ल्यापटपमा नै पढाइ गर्न सक्छन्